मेरो परिवारमा म अनि मेरो दुईजना दाजु अनि भाइ हुनुहुन्छ र मेरो एकजना आमा हुनुहुन्छ हामी चैँ सानो परिवार छौँ अनि त्यसरी नै मेरो साथीहरूको बारेमा भन्नुपर्दाखेरि चैँ मेरो चैँ धेरैजना साथीहरू छ जो चैँ हामी स्कुल लाइफदेखि नै सँगै पढेको साथीहरू त हामी छुट अहिले धेरै टाढो टाढो छ आफ्नो आफ्नो व्यवसायमा छ तर मेरो मेन मेन साथीहरू चैँ कोही साथीहरू स्कुल पढ्दाको साथीहरू छ जोसँग चाहिँ कलेज पढ्दाको साथीहरू छ अनि कलेज पढ्दाको साथीहरूसँग चाहिँ भेट हुन्छौँ हामी समय समयमा हामी गेट टुगेदर गर्ने गर्छौँ तर स्कुल पढ्दाको साथीहरूसँग चाहिँ भेट नभए तापनि हामी फोनद्वारा अनि हामी वाटस्यापद्वारा हामी कन्ट्याक्टमा बस्ने गर्दछौँ